हेलो हेलो हजुर प्रिन्सिपल भन्नुहोस् न हजुर भन्नुहोस् न हजुर हजुर हजुर भन्नुहोस् न के हजुर हजुर हजुर ए हजुर

हजुर त्यही त ए हजुर हजुर त्यही त

ए हजुर हजुर गरिदिन्छु नि हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ